म चाहिँ अब कुर्सी चाहिँ टू प्लाईको धागोले है बनाउँछु जस्तै कुसनको कभर बनाउँछु अब कुसनको कभर चाहिँ बनाउँदाखेरि चाहिँ अब दुई रङको धागोले मिक्सहरू गरेर बनायो भने पनि एकदमै कम्बिनेसन मिलाएर है बनायो भने पनि एकदमै राम्रो देखिन्छ कुर्सीले बनाउँदाखेरि कभर बनाउँदाखेरि चाहिँ अघाडि डिजाइन बनाउनुपर्छ साथै पछाडि चाहिँ कपडा लगाएर मेसिनले सिलाएर बनाउनुपर्छ अनि म टेबल टेबल क्लोथहरू पनि बनाउँछु नानीको जुत्ताहरू भयो सानो सानो बेबीको है त्यस्तोहरू पनि बनाउँछु अनि जस्तै अब अरू अब तपाईँले भन्नुभयो कुर्सीबाहेक अब अरू के केमा है रुचि छ भनेर कुर्सीबाहेक चाहिँ मलाई अब फुलहरू रोप्नु पनि एकदमै मनपर्छ त्यही कारण म इन्डोर प्लान्टहरू भयो जस्तै फुलहरू सिजन फुलहरू भयो म त्यस्तोहरू लगाउँछु धेरै नै अब राम्रो लाग्छ घरमा है फुलहरू लगाएर राख्दाखेरि अब रोप्नु त रोपेर उयो गर्दाखेरि फुलहरू फुल्दाखेरि चाहिँ एकदमै राम्रो देखिन्छ त्यही कारण मलाई फुलहरू पनि एकदमै सोख लाग्छ